म प्राय सिलगढीदेखि कालेबुङ आइरहने गर्छु र यो तिन घन्टाको यात्रा प्राय गर्दाखेरि मैले राम्रो चालकहरू चाहिँ भेटिन प्राय चालकहरू आफ्नै धुनमा गाडी कुदाउने या कति चालकहरूले मदमदिरा खाएर कुदाइदिने कति चालकहरू एकदमै नराम्रो बेहोरा भएको नराम्रो पेसेन्जरसँग एकदमै नराम्रो पाराले व्यवहार गरेको मैले देखेँ तर यो तिन घन्टाको यात्रामा भाइले एकदमै राम्रोसँगले गाडी कुदाउनु भयो मतलब जोगाएर कुदाउनु भयो भाइको व्यवहार पनि जुन चाहिँ प्यासेन्जरसँग एकदमै राम्रो बोलीचाली पनि तपाईँ ठिक्कै बोल्नु भयो धेरै पनि होइन कम्ती पनि होइन ठिकैको कुरो अनि जे जे अब राम्रो कुरो तपाईँलाई लाग्यो यो यात्रामा जस्तो तपाईँले सागसब्जीको दामबारे जुन चाहिँ बाटोमा बेत्दै छ बेत्दै गरेको सागसब्जीहरूबारे तपाईँले एकदमै राम्रोसँगले दामहरू भन्नुभयो कहाँ कहाँबाट रोपेर बेच्दैछ यो बाटोमा कहाँबाट ल्याएको भन्ने कुराहरू एकदमै राम्रोसँगले तपाईँले त्यो गर्नु भयो विशेष गरी बाघ पुलको कुरा गर्दाखेरि बाघ पुललाई रिपेयरिङ गर्ने कुराहरू भाइले जुन चाहिँ भन्नु भयो एकदमै राम्रो लाग्यो किनभने यो बाघ पुल भन्ने धेरै पुरानो हो अनि यो काहीँ न काहीँ हाम्रो धरोहर पनि हो अनि यो सिलगढीदेखि़ कालेबुङ जुन चाहिँ बाटो छ त्यसमा चाहिँ टुरिस्टहरूको निम्ति पनि पर्यटकहरूको निम्ति एकदमै आकर्षकको आकर्षणको केन्द्र बन्छ यो बाघ पुल बाघ पुलबारे पनि भाइले एकदमै राम्रो कुरा गर्नु भयो यो कुराहरू प्राय जस्तो ड्राइभरहरूले चाहिँ यसरी हिँड्दाखेरि यो बाटोमा गाडीमा यसरी प्राय कुरा गर्दैन प्राय उनीहरूलाई ज्ञानै हुँदैन यो विषयमा तर भाइले चाहिँ एकदमै राम्रोसँगले यो ज्ञान मूलक कुराहरू पनि गर्नु भयो रमाइलो भयो र होटेल जुन चाहिँ होटेलमा तपाईँले रोक्नु भएको थियो चिया खाजाको निम्ति त्यो पनि एकदमै मिठो खाना पाउने बाटोमा भाइले रोक्नु भयो त्यो पनि एकदमै राम्रो भयो र भाइलाई चाहिँ म एकदमै धन्यवाद दिन चाहन्छु कारण हामीले पैसा तिरेपछि जब यात्रा गर्छौँ हामीलाई यात्राको चाहिँ आनन्द आउनु पर्यो र आनन्द भन्नाले केवल त्यो गाडीमा आरामसे बस्नु मात्रै होइन तर यसरी जब तपाईँले राम्रोसँगले राम्रो पाराले नम्र एउटा भावमा जब पेसेन्जरसँग तपाईँहरू बातहरू मार्नु हुन्छ एकदमै रमाइलो हुन्छ ज्ञानमूलक कुराहरू गर्नु हुन्छ त्यो पनि एकदमै रमाइलो हुन्छ अनि ठिक ठाउँमा रोकेर चियापानी गर्दाखेरि राम्रो दोकानतिर रोक्नु हुन्छ त्यो पनि एउटा छुट्टै किसिमको आनन्द हो र ओभरल भाइको जुन चाहिँ प्यासेन्जरसँग डिल गर्ने जुन चाहिँ तरिका छ एकदमै राम्रो रैछ भाइले एकदमै राम्रो किसिमले मान्छेसँग व्यवहार गर्नुहुँदो रहेछ त्यसको निम्ति चाहिँ भाइलाई धेरै धेरै धन्यवाद अनि म आशा गर्छु फेरि पनि भाइकै गाडीमा सिलगढीदेखि कालेबुङ यात्रा गर्न पाउँ र कालेबुङ आइबस्दाखेरि भाइकै गाडीमा चडिरहुँ भन्ने मलाई चाहिँ इच्छा छ धन्यवाद भाइ